भारतमा विगत केही दशकमा देखा परेका केही नयाँ रोजगारको भूमिकाहरू के के हुन् भन्दाखेरि जस्तै एकजाम्पल कम्प्युटर है र कम्प्युटरले धेरै मानिसहरूलाई रोजगारहरू दिएका छन् अनि त्यसरी नै यो मोबाइल फोन मोबाइल फोनमा पनि कतिवटा मानिसहरूले काम गरिरहेका छन् र यसले हामीलाई फाइदाजनकै पुऱ्याएका छन् कि मोबाइलले एक ठाउँदेखि अर्को ठाउँमा समाचार दिने काम गर्छन् अनि नयाँ नयाँ खबरहरूको जानकारी दिन्छन् र त्यसरी नै कम्प्युटरले पनि दफ्तरका कामहरू गरेर जो मानिसले त्यो कम्प्युटरलाई चलाएर आफ्नो रोजगार या नयाँ नयाँ रोजगारहरू पाएका छन्